हेलो अँ दाजु तपाईँ क्याब ड्राइभर बोल्नुभएको म अदित्य बोलेको कि मैले साथीलाई नम्बर मागेको थिएँ तपाईँको हो अनि भोलि म कालिम्पोङदेखि बाघडुग्रा एयरपोर्टसम्म जानु छ कि मेरो फ्लाइट छ कि अन्त बिहान तपाईँको सात बजी जानुपर्नेछ यहाँबाट हो अन्त कति बजी टाइम जस्तो लाग्छ दाजु यहाँबाट पुग्नु हजुर साढे तिन घन्टा साढे तिन घन्टा भनेपछि हजुर मेरो एघार बजीको फ्लाइट कि अन्त त्यो टाइममा जानुपर्ने भएर नि कति बजी जाँदा ठिक हुन्छ भनेर नि छ बजी हुन्छ छ बजी चाहिँ तपाईँ टक्कै यहाँ कालिम्पोङमा आइदिनुहोस् नि ल बजारमा कि अनि त्यहाँबाट जानुपर्छ गएर त्यहाँदेखि कालिम्पोङबाट बाघडुग्रासम्म जानुपर्छ हो भाडाहरू कति छ हौ दाजु भाडा कतिहरू जस्तो हुन्छ हौ ए पैँतिस सौ हुन्छ भोलि टाइममा आइदिनुहोस् नि अनि